मैले आफ्नो बगैँचामा रोप्नको लागि बिरुवाहरू कतिपय बजारबाट किनेर लान्छु अनि साना साना बिरुवाहरू कोही बेला किनेर लान्छु कोही बेला बिउ अर्थात बिजन नै बोकेर लान्छु अनि त्यसबाट बिजनलाई उमार्ने काम गरेर आफै त्यसलाई रोप्ने काम गर्छु र मेरो लागि यो बगैँचामा रोप्ने बिरुवाहरूको श्रोत चाहिँ म आफै पनि हुँ अनि बजारमा उपलब्ध केही राम्रो बिरुवाहरू छ भने म त्यसलाई किनेर लगेर चाहिँ रोप्ने गर्छु